हजुर मैले आफैलाई जोडले हसाउने पुस्तक पढेकी छु र यो पुस्तक निबन्ध सङ्ग्रह हो र यो पुस्तक भैरव अर्यालको निबन्ध सङ्ग्रह हो र यसमा भएको जयभुँडी निबन्धले मलाई धेरै हँसायो